बाल्यकालमा हामी सबै मिली स्कुलको कुना काप्चामा गइ काटी खेल्थ्यौँ डिपगोली भनिन्छ अहिले र त्यो डिपगोली खेलेको सम्झनाले मलाई अहिले पनि एकदमै सताइरहन्छ किनकि त्यो के हो भने अहिलेकाहरूलाई त त्यो डिपगोली भन्ने के हो थाह भएन र हामीलाई त त्यो डिपगोली भन्ने चाहिँ हामी स्कुलबाट भागिभागि जङ्गलमा गइ कुवा बनाइ वहाँ डिपगोली खेलिन्थ्यो र कोही बेला हामी माझ हाकाहाकी पनि भइन्थ्यो